हलो ह हजुर बगानको बगानको समस्या बगानको समस्या अलिक राम्रो छैन किनभने तलबहरू टाइममा पाइँदैन घर पहिले रिपेयरिङ गर्नु आउँथे अहिले घर रिपेयरिङ गर्नु आउँदैनन् अस्पताल मेन हो अस्पताल छैन पानीको बन्दोबस्त छैन हाम्रो किनेको पानी खानुपरेको छ बगानको अवस्था खराब छ अँ दिनदिनै दिनदिनै अ अवस्था खराब छ टाइममा अब तलब तनखा पनि दिन दिन्छन् ढिलो छिटो त्यस्तै हो हाम्रो फन्डहरू काटिएको वरेको पनि खै त्यो वहाँ त पुगेको छैन अरे त्यसको पनि कुरो कन्थो छैन अब मान्छेको कतिजनाको पेनसनहरू पनि नपाएर बसिरहेका छन् बगानमा काम गर्नेहरूको अँ अहिले परिस्थिति बगानको साह्रै ठिक छैन उहिले हाम्रो पालामा दाउरा भने पनि दाउरै पाइन्थ्यो पानी भन्यो पानी पाइन्थ्यो घर मर्मती गर्नु आउँथे दाउरा पाइन्थ्यो पानी घरमा घर अलिकति चुह्यो भनेदेखिन् टाल्नु आइ आइपुगी जान्थ्यो बिहामा गाडी दिन्थ्यो हामीलाई बिहाको छोराको बिहा गर्नु छ भने हामी गाडी माग्नु जान्थ्यौँ गाडी दिन्थे चियापत्ती दिन्थे दाउरा दिन्थे अहिले बगानको धेर ख खराब भएको छ धेरै कुराहरूको असुविधा छ अहिले बगानमा अनि त अब के गर्नु अब चाहिँ अब बसिहालियो बोनस दिन्छ धेरथोर त्यस्तै हो तर ढिलो दिन्छ कोई बगानमा दिन्छ कोई बगानमा दिँदैन ढिलो दिन्छ दसैँमा दिन्छ बोनस कम्ती कम्ती कम्ती दिन्छ पहिलाको झैँ धेरै आउँदैन अहिले कम्ती दिन्छ तलब त राम्रै दिँदैछ तलबहरू राम्रै दिँदैछ दाउरा दाउरा त खोइ दिएको छैन चामल पनि दिँदैन खै घरहरू त खै ल ऊ मर्मती गर्नु आउँदैन चुहिरहेको छ नि सबैको घर भित्ता भाँचिए भत्केको भुईँचालोले पोहोर पोहोर भुईँचालोले भित्ता भत्किएको अहिलेसम्म बनाको छैन स्टाफहरू बद्ली भएको भई गर्छन् अब गरेर के गर्नु साहबहरू बद्ली भएको भएकै गर्छन् गरौँला भन्दाभन्दै त्यत्तिकै ब बनिएको छैन भत्किएको भत्कै छ राखेँ ल बैनी अब राखेँ है बैनी ल ल